जुन भारत सरकारद्वारा हामीलाई चाहिँ ग्यासको सुविधा हामीलाई दिनु भएको छ त्यो चाहिँ अति नै राम्रो छ किनभने धेरै सजिलो भइरहेको छ अहिलेको समयहरूमा जसले पनि अहिले त्यसलाई प्रयोग गर्नको लागि सकिरहेको छ कुनै त्यसको असरै छैन न त त्यसको धुवाँले है मान्छेलाई असर पार्छ न त्यसले कुनै असुविधाको कुराहरू ल्याउँछ त्यो कुनै छैन एकदमै हामीलाई सुविधा पुगिरहेको छ विशेष गरी हाम्रो घरेलु कुरोमा मात्र नभएर है धरै धेरै अब कुनै न कुनै ठुलो ठुलो प्रोग्रामहरूतिर पनि त्यसको कारणले गर्दाखेरि आज एकदमै सजिलो भएरहेको छ यदि अब पहिलाकै पाराले दाउराहरू चलाउनु हो भने त्यसले धेरै असरहरू पार्नेथ्यो पल्युसन हुन्थ्यो तर अहिले यो ग्यासको कारणले गर्दाखेरि चाहिँ एकदमै राम्रो भइहरेको छ एकदम सुविधा पुगिरहेको छ विशेष गर गरी घरको आमाहरूलाई सुविधा भइरहेको छ एकदम यो सुविधा चाहिँ कस्तो पाराले सुविधा भइरहेको छ भने धेरै भाँडा बर्तनहरू धुनलाई सजिलो भएको छ अनि कहीँ लगेर चलाउनको लागि पनि सजिलो छ एकदमै राम्रो भएको छ यदि अब दाउरा नै प्रयोग गर्नु हो भने धेरै पल्युसन हुन्थ्यो होला यो ठाउँहरूमा तर आज सहरमा मात्र नभएर गाउँको कुना कुनातिर पनि अहिले ग्यासहरू नै चलाइरहेको छ एकदमै राम्रो छ सबैलाई सुविधा छ राम्रो छ एकदमै हाम्रो निम्ति चाहिँ यो गर्मेन्टले चाहिँ एकदमै सुविधा सजिलो बनाइदिएको छ हामी एकदमै खुसी लुटिहरेका छौँ एकदमै राम्रो छ